हलो तपाईँ नानी झरना राई हो ए हजुर तपाईँको स्कुलबाटै म कल गर्दैछु कि तपाईँलाई हजुर म चाहिँ कर्नल बोलेको हो गुड आफ्टरनुन अनि तपाईँको फर्दर क्वालिफिकेसन तपाईँको इग्ज्याम त सकिहाल्यो है बाह्र क्लासको इग्ज्याम सकियो कस्तो भयो इग्ज्याम तपाईँको पास हुने आशा त छ है हजुर हजुर हजुर ए हजुर हजुर हजुर अनि त्यही विषयमा म बात गरौँ भनेर गरेको थिएँ है फर्दर फ्युचर के छ करियरको बारेमा तपाईँलाई है हुन त तपाईँलाई कि प्रोफेस्नल अलिकति तपाईँलाई इन्ट्रेस्ट केमा छ है त्यसमा डिपेन्ड गर्छ है तपाईँको त्यही त अब करियरको लागि फ्युचरको लागि त अब राम्रै पढेको बेस्ट है तपाईँलाई इच्छा चाहिँ के छ गर्नुपर्ने

ए हजुर हजुर हुन्छ तपाईँ टिचिङको लागि तपाईँले टिचर ट्रेनिङहरू गर्नुपऱ्यो हो त्यसको लागि चाहिँ अब तपाईँले ग्र्याजुएसन चाहिँ गरेको राम्रो ग्र्याजुएसन गरेर ट्रेनिङ गरेर चाहिँ तपाईँ त्यो प्रोफेसनमा गएको राम्रो है त्यसको लागि तपाईँले एकदम खट्नुपऱ्यो पढ्नुपऱ्यो है तपाईँले बिसाइड अफ द्याट तपाईँले अलिकति भए पनि केही कम्प्युटर कोर्स चाहिँ गरेको राम्रो कम्प्युटर पासमा कोर्स छ भने है एकदमै राम्रो हुन्थ्यो है हजुर अनि त तपाईँलाई हजुर तपाईँले अब ग्र्याजुएट लेभलको गर्नुभयो भने तपाईँले बिएड गर्न सक्नुहुन्छ है अनि तपाईँले तपाईँले अन्डर सेकेन्ड्री एजुकेसन गर्नुहुन्छ भने तपाईँले डिएलएड पनि गर्न सकिन्छ हैन अनि तपाईँले गर्नुको लागि अहिले अनलाइन धेरै छ है तपाईँले नर्थ बेङ्गल युनिभर्सिटीबाट पनि तपाईँले बिएडहरू गर्न सक्नुहुन्छ है तपाईँले माथि हाम्रो कालिम्पोङ बिटी कलेजबाट पनि तपाईँले डिएलएड गर्न सक्नुहुन्छ है अन्य धेरै क्षेत्रहरू छन् जहाँबाट तपाईँले एउटा आफ्नो प्रफेसन टिचिङ प्रफेसनको कोर्सहरू गर्नु सकिन्छ हजुर तपाईँलाई के कस्तो खालको अब इन्ट्रेस्ट छ तपाईँलाई फर्स्ट अफ अल चाहिँ तपाईँलाई आफ्नो एमलाई राखेर पढ्नुहोस् हैन अनि मतलब साह्रै राम्रो हायर क्वालिफिकेसन लिनुभयो भने धेरै राम्रो हुन्थ्यो है ग्र्याजुएसन ग्र्याजुएसनदेखि पोस्ट ग्र्याजुएसन है

है हाम्रो वेस्ट बेङ्गाल यु युपिएससी सर्भिसहरू पनि छ तपाईँको है डब्ल्युबिसिएस पनि भनिन्छ हैन त्यो इग्ज्यामहरू पनि बसेर एपियर गर्न सकिन्छ है त्यसको लागि नि तपाईँले प्रिपेयर गर्नु सक्नुहुन्छ ओके त्यसो भए है तपाईँलाई बेस्ट विसेस है एकदम फर्दर करियरको लागि राम्रो गर्नुहोस् ल हुन्छ हुन्छ हुन्छ धन्यवाद है